अहिले हामी है गाउँ घरमा बसोबासोहरू गर्छौँ गाउँ घरमा चाहिँ अब यति साह्रो हाम्रो पर्यावरणहरू पनि है हामीले फ्रेस एयर भन्नु मतलब नै अब है शुद्ध हावा हामीले पाउँछौँ गाउँ घर कति हरियाली हुन्छ भनेर भन्छ है अनि गाउँ घरमा बस्ने मानिसहरूले आफ्नो कुखुरा पालन व्यवसाय आफ्नो सब लगानीहरू गर्छन् र त्यसको साथ साथै गाउँ घरमा बसोबासो गर्ने मान्छेहरूलाई चाहिँ है बजारी इलाकामा बस्ने मान्छेहरूलाई भन्दा गाउँ घरको गाउँ घरमा बस्ने मानिस बुढो पाकाहरूलाई जरीबुटीको चाहिँ यति डरलाग्दो ज्ञान हुन्छ मानिसहरूलाई है जरीबुटीको यतिको अब कुन दवाई कुन चाहिँ जरीबुटी खाँदा कुन चाहिँ बिमारी जाती हुन्छ कुन चाहिँ झारपात खाँदा कुन चाहिँ रोग जाती हुन्छ है हामीले छालाको जुन स्किन एलर्जी भन्छौँ है स्किन एलर्जी छालाको जुन रोगहरू हुन्छ त्यसमा पनि के दवाई लगाउँदा जाती हुन्छ भन्ने है गाउँ घरको बुढो पाकाहरूलाई धेरै नै याद हुन्छ र है हामीले चाहिँ अहिले घाँटी दुख्छ हामीले टनसिल भन्छौँ है घाँटी त अब डक्टर देखायो भने त हामी दुनियाँ भरको दवाई कति चाहिँ खान्छौँ होला त्यो केमिकल युज भएको ड्रगहरू युज भएको है तर गाउँ घरमा चाहिँ यति शुद्धता र यति असल दवाई र असल जरीबुटी चाहिँ हामीले पाउँछौँ जुन हामीले घाँटी दुख्दा खाने गर्छौँँ त्यो पाखनबेद भयो है पाखनबेद भयो र एउटा मुला झार भन्ने पाउँछौँ हामीले है यो त त्यो मुला झार त्यो वरिपरी हाम्रो यो आँगनतिरदेखिको लिएर बारीको डिल डिलदेखिको लिएर यो फुल रोप्ने जग्गा फुल रोप्नेमा धरी हामीले पाउँछौँ त्यो झार तर हामीले चिन्नु चाहिँ पर्छ कुन चाहिँ दवाई के बेला खान्छ कुन चाहिँ दवाई कति बेला खाने हो के खाने हो भनेर हामीले है चिन्नु पनि पर्छ अनि त्यही त्यसैकारणले चाहिँ गाउँ घरमा बसोबास गरी हामीले बच्चैदेखिको लिएरै हामीले चाहिँ नानाीहरूलाई पनि सिकाउनुपर्छ कि यो दवाई चाहिँ यसमा खानुपर्छ यो दवाई चाहिँ यो खानु अनि हामीले प्रायः चाहिँ घाँटी दुख्दा खाने गर्छौँ हामीले पाखनबेद मुला झार है अनि मुला झारको अर्को पनि छ हामीले अदुवा पनि हामीले उमालेर त्यसको पनि पानी पिउने गर्छौँ गारगल गर्ने गर्छौँ त्यसले चाहिँ हाम्रो घाँटीको जति पनि हाम्रो बेक्टेरियाहरू बसेको हुन्छ है हामीलाई जति पनि त्यो घाँटी टनसिल जुन पिपहरू निस्किने गर्दछ त्यो अदुवाको पानीले पाखनबेदको पानीहरूले चाहिँ हामीले जति हामीले गारगल गर्छौँ त्यसले ने हामीलाई सन्चो अनि र जाति पनि पार्ने हुन्छ त्यो एकदमै राम्रो औषधीहरू हो